हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ है हिँड्नुको लागि चाहिँ रोड मात्रै हो एउटा सुविधा अन्त अरू त केही छैन त्यस्तो असुविधा भने के पनि छैन जानुको लागि गाडीहरू प्रसिद्ध नै हुनुहुन्छ है अन्त असुविस्ता भन्ने के पनि छैन अरू चुनौती भन्ने चाहिँ एउटा रेनी सिजनमा ल्यान्डस्लाइडको छ अन्त रोडहरू ब्लक भइबस्छ यसलाई मेन्टेनेन्स पनि भइहाल्छ तर कति ग्राम पञ्चायत ग्राम क्षेत्रमा चाहिँ यसलाई यो पन्छाउनु चाहिँ अलिकति गाह्रो हुन्छ रोड बनाउनु गाह्रो हुन्छ र एउटा ट्रान्सपोर्ट गर्ने जरिया चाहिँ सडक नै हो हाम्रो हिल्ली एरियामा चाहिँ